हेलो नोर्देन भाइ दिदी बोल्दैछु हौ स्वर चिन्नुभयो होला के थियो भने हामी साथीहरू मिलेर नि छाङ्गू घुम्नु जाउँ भनेको कि अनि तपाईँलाई कतिवडा तपाईँको एजेन्सीमा कस्तो कस्तो किसिमको गाडीहरू छ यो मलाई अलिकति बताइदिनुहोस् न कस्तो गाडीमा चढनु स्विटेबल छ छैन र कुन कुन गाडीहरू चाहिँ अहिले घडी अभाइलेबल छ तपाईँकोमा अनि यो गाडी भाडा चाहिँ कति कति पर्ला हामी दसजना जस्तो हुँदैछौँ साथीहरू र कस्तो गाडी लगेदेखि ठिक होला अनि भाडा चाहिँ कति कति पर्ला रिजर्भ गयो भने कति पर्ला मलाई बताइदिनुहोस् न ल अनि त्यहाँ जाँदाखेरि पास काटनु पर्छ कि पर्दैन अनि यदि काटनु परे तपाईँहरूले नै गरिदिनु हुन्छ कि कि त्यसको पनि एक्सट्रा पैसा तिर्नु पर्छ कि अनि यहाँबाट जानु पर्दाखेरि चाहिँ बिहान कतिबजी चाहिँ हिँड्नु पर्ने हो यो बताइदिनुहोस् न ल अनि उता पुग्नु कति समय लाग्छ के त्यहाँनिर यस्तो हेल्थ प्रबलम भएको मान्छेहरूलाई जानु त्यहाँ दिन्छ कि दिँदैन कस्तो कस्तो बिमारीहरूलाई चाहिँ त्यहाँनिर जानु निषेध गरिएको छ अनि त्यहाँनिर पुग्नुको लागि चाहिँ कति दिनमा चाहिँ यो सबै भ्रमण गरेर हामी फर्किनु सक्छौँ होला कति दिनको टुर हो यो यो पनि मलाई बताइदिनुहोस् न ल थुप्रै कुराहरू सोधेँ तपाईँले मलाई बताइदिनुहुन्छ होला अनि त्यही अनुसारले चाहिँ हामी अब डेट पनि तोकेर तपाईँलाई खबर गरौँला नि ल धन्यवाद